कृषि भन्नाले धेरै कामहरू गरिन्छ खेतीपातीमा अनि गाई बस्तु पनि पालेका हुन्छन् कृषकहरूले र उहाँहरू बिहानको चारैबजी उठेर आफ्नो नित्य कार्म कर्महरू गर्छन् गाईको गोबर सोर्ने घाँस काट्ने गाईलाई दाना दिने गरेर फेरि खेतीमा लाग्छन् खेतीको सबै सकेर फेरि गाईको लागि भनेर घाँस काट्ने गोबर सोर्ने ए थला सफा गर्ने काम गर्छन् हाम्रो कृषकहरूको अभ्यास अझै पनि बिहान चार बजी उठ्ने र बेलुका छ बजी खाना साना खाएर सुत्ने अहिलेसम्म पनि यो अभ्यास छ